मेरो संस्कृतिबाट चाहिँ छ नेवारी साडी छ एउटा अन्त नेवारी जुत्ता छ अन्त नेवारी रोज हुन्छ त्यहाँदेखिको नेवारी सल हुन्छ सल छ अन्त ढाका टोपी पनि छ नेवारहरूको त्यहाँदेखिको कुर्ता पनि नेवारहरूको छ त्यहाँदेखिको जामा पनि नेवारहरूकै छ अन्त दौरा सुरुवाल नेवार नेवारी दौरा सुरुवाल पनि छ